योगा गर्नु चाहिँ कुनै उमेर हुँदैन र अहिले र अहिलेको समयमा बेसी मान्छेहरूले बेसी काचा कचरपचर खाएर होइन आफ्नो जिउ बिगार्छ कसैलाई केही थाइराड हुन्छ कसैले सास लिनु प्रब्लम हुन्छ र त्यो त्यो कारणको लागि दबाईहरू खान्छ के के दबाई दिन्छ त्यही चाहिँ दबाई नखाएर चाहिँ आफ्नो एक्सर्साइज गर्नुपर्ने हो योगा गर्नुपर्ने हो बिहान बेलुका होइन थाइरेइड कसलाई सुगर हुन्छ सुगरमा पनि अब के भन्छ योगा गर्नुपर्ने हो बिहान बेलुका र अहिले के भएको छ कि बाहिर जान्छ बाहिरको तेलहरू के के के के खान्छ अनि विभिन्न प्रकारको चिजहरू खान्छ र घरमा आएर के के दबाईहरू खान्छ अनि त्यो दबाईहरू नाखाएर चाहिँ योगाहरू गर्नुपर्ने हो बिहान यो बेलका तपाईँहरूले जुन टाइम पाउँछ त्यो टाइममा गर्नुपर्ने हो

र बिहान बेलुका होइन एक घन्टा या जतिसक्दो गर्नुपर्ने हो योगा